यात्राहरूमा भन्दाखेरि यात्राहरूमा हामी दार्जिलिङ चर्च गएको थियौँ चर्च गएर चर्च बस्दाखेरि चाहिँ मलाई के को डर पनि लागेन है हामी चाहिँ ख्रिस्टान हुनाले गर्दाखेरि चर्च बस्यौँ चर्चमा बसेर चर्च सके पछाडि चाहिँ हामीलाई राम्रोसँगले खाना दियो हामीलाई त्यहाँको मानिसहरूले धेरै हामीलाई प्रेम गरेर एक अर्कामा धेरै प्रेम गर्दो रहेछ त्यहाँको मानिसहरूले अनि मलाई असल राम्रो लाग्यो धेरै राम्रो लाग्यो त्यहाँको खानाहरू पनि मिठो बनाएको थियो एका अर्कामा हामी बसेर खानाहरू मज्जाले खान सक्यौँ अनि खाना खाइसकेर हामी मज्जाले यात्रा भएर आफ्नो घरमा आउन सक्यौँ आएर चाहिँ मलाई के को पनि आफ्नो घरमा आइसकेर के को पनि डर भएन अनि मलाई यात्रादेखि चाहिँ साह्रै मनपऱ्यो